दार्जिलिङमा

भित्र नै एचएमआई भन्ने एउटा केन्द्र छ इन्स्टिच्युट छ यसमा रक क्लाइम्बिङ कसरी गर्ने भन्ने कुराहरू सिकाइन्छ र त्यहाँ रक क्लाइम्बिङ गर्ने ठाउँ पनि छ जू पनि निकै सुन्दर जू सुन्दर भएका कारणले यस रक क्लाइम्बिङको पनि शोभा बढाएका हामी पाउँछौँ

जूको अलिकति दुई किलो मिटर जस्तो पर भालेढुङ्गा भन्ने एउटा पर्यटन स्थल छ त्यस ठाउँमा चाहिँ रक क्लाइम्बिङ गर्नको लागि एकदम राम्रो छ जो रक क्लाइम्बिङ चाहनेहरू छ त्यहाँ चाहिँ व्यवस्थित रूपमा रक क्लाइम्बिङ गराइने गर्छ